हेलो ए हजुर दिदी ए तपाईँलाई यहाँ के हरे म चाहिँ टुरिस्ट हो हो नयाँ मान्छे भर्खरै यहाँ दार्जिलिङ घुम्नु आएको थिएँ अनि मैले यहाँ दार्जिलिङको बारेमा है यहाँनिर दार्जिलिङको फेमस पर्सनालिटिजको बारेमा है जानकारी चाहिएको थियो है तपाईँले मलाई भन् भन्दिनु सक्नुहुन्छ यो हजुर सुवास घिसिङ सुवास घिसिङ अगमसिंह गिरी

हजुर हजुर हजुर

हजुर हजुर

हजुर ए हजुर हजुर

ए हजुर हजुर हजुर अनि यहाँ अगमसिंह गिरीको

हजुर हजुर

हजुर हजुर होइन दुईजना दुईजना फेमस यो पर्सन पर्सनालिटिजको बारेमा जान्नु थियो है हवस् हुन्छ तपाईँले है यहाँ दुई है हाम्रो यो यो दार्जिलिङको फेसम पर्सनालिटिजको बारेमा जानकारी दिनु भएकोमा है धेरै धेरै धन्यवाद तपाईँलाई है हवस् हुन्छ अब फेरि पनि तपाईँसँग म है सोध्ने छु

हवस् हुन्छ हुन्छ हवस् हुन्छ थ्याङ्कयू भेरी मच हुन्छ